दार्जिलिङ जिल्लामा मुख्य कृषि उत्पादन गरेर खेती गर्ने चलनहरू मध्ये कतिले कुखुरा पालन गर्छन् कतिले सुँगुर पालन गर्छन् कतिले अलैँची कुच्चोहरू पनि लाउँछन् पहिला अहिले अहिलेभन्दा धेरै अघिसम्म त कति ठाउँहरूमा चाहिँ धान गहुँ कोदोहरू पनि हुन्थ्यो है तर अब अहिले प्रायः मान्छे नै अब प्रायः मान्छेले नै त्यो खेती पाती गर्नु छोडेर चाहिँ अहिले मुख्य रूपमा चाहिँ सुन्तला हुन्छ कुच्चो हुन्छ अनि अलैँची हुन्छ अनि अहिले अहिले घडी चाहिँ प्रायः मानिसहरूले डल्ले खोर्सानीको पनि उत्पादन गरिरहेको देखिरहेका छन्